दार्जिलिङ भन्ने चाहिँ यस्तो जग्गा हो कि यसमा चाहिँ होइन सबभन्दा राम्रो खाले जग्गा अब के भन्नु अब यहाँबाट चाहिँ देखिन्छ सबभन्दा राम्रो कञ्चनजङ्घा देखिन्छ जब घाम लागेको बेलामा चाहिँ त्यहीँ पारि भित्तामै देख्छ अनि दार्जिलिङको सबभन्दा राम्रो जग्गा हावापानी नै एकदमै राम्रो लाग्छ जतिसक्दो मलाई होइन अन्त अन्य र अब यस्तो टुरिस्ट घुम्ने जग्गाहरू थुप्रै छ घुम्ने जग्गाहरू पुरै छ राम्रो खाले कहाँ कहाँ घुम्नु जाने अब जस्तै टाइगर हिल टाइगर हिलको चाहिँ बिहान सूर्यको उयो देख्दा चाहिँ अति नै राम्रो देखिन्छ अनि अन्त अन्य सन्दकपू फालुटहरू पनि यहाँबाटै जान सकिन्छ हो अन्त त्यहाँबाट चाहिँ सन्दकपू फालुट गयो भने चाहिँ एकदम अति नै एकदम राम्रो लाग्दछ हो आफूलाई चाहिँ अब एकदम खुसी एकदमै अब यस्तो दामी लाग्छ भने अरू अन्य यस्तै बतासेहरू पनि राम्रै छ त्यहाँबाट पनि दिन खुल्ला भएको बेलामा राम्रै देखिन्छ कञ्चनजङ्घा घुम्ने जग्गा राम्रै छ तल रक गार्डनहरूतिर इन्द्रेनी फल्सहरू राम्रै छ पानी घुम्ने स्पट त्यहाँ बोटिङहरू खेल्दा पनि हुन्छ अन्त हाम्रो यो दार्जिलिङको जुन जू छ जूमा चाहिँ त्यहाँ के भन्छ जूमा चाहिँ त्यहाँ रेड पान्डा भन्ने चाहिँ अरू कुनै भारत चाहिँ भारतभरि उयोभरि वर्ल्डमा चाहिँ ए भारतभरिमा चाहिँ छैन र अन्य उयसमा विदेशमा चाहिँ चाइनामा चाहिँ छ भनेको सुनेको चाहिँ हाम्रो यो दार्जिलिङमा चाहिँ रेड पान्डा छ अनि अन्य जनावरहरू पनि छ अन्त म चाहिँ दार्जिलिङ बसोबास गरेकोले एकदम खुसी नै लाग्छ एकदम राम्रो छ सबैभन्दा अनि अरू त के भन्नु अब आयो भने चाहिँ एकदम होइन राम्रो घुम्ने जग्गा छ बस्ने मजाले होइन घुम्ने बस्ने होटलहरू पनि पुरै छ केही टेन्सनै छैन अनि म चाहिँ यसो के भन्नु अब हरियो परी दार्जिलिङको हरियोपरियो हावासावाहरू एकदम मिठो ताजा एकदम आफूलाई पनि क्या खुसी लाग्ने एकदम राम्रो लाग्ने जग्गा जस्तो छ आयो भने चाहिँ पिस अब पिस माइन्ड भएकोले क्या त्यस्तो खाले छ अब अलिकति राम्रै लाग्छ र राम्रै छ होइन